हेलो क्याब ड्राइभर तपाईँले आइपुग्यो भन्नु भएको होइन तर मैले तपाईँलाई देखेको छुइनँ त तपाईँ अहिले खासमा कहाँ हुनु हुन्छ भन्नु होस् त म अहिले यहाँ बाटा नजिकै बाटाको दोकान अगाडि तपाईँलाई पर्खिरहेकी छु